अहिले कालिम्पोङमा हस्पिटल चाहिँ एकदम राम्रो भएको छ हौ सबै कुरोको फेसिलिटीहरू छ भन्दाखेरि अब डक्टरहरू पनि अहिले राम्रो आएको छ स्पेसियल डक्टरहरू आउनु भएको छ उहाँले चाहिँ अब राम्रो गर्छ अब के भनूँ सबै कुरोको प्रबन्ध चाहिँ राम्रोसँग मिलेको छ फेसिलिटीहरू पनि राम्रो छ दबाई दिनेहरू पनि अब टाइम टेबलमा हस्पिटलमा गर्ने कामहरू सबै राम्रै छ के भन्नु होइन